मैले छुरी मगाएको थिएँ नलाग्ने रहेछ एकदमै भुत्ते मलाई त छुरी त मनै परेन त्यो खालको छुरी त म त कहिले पनि मगाउँदिनँ अब त मनै परेन मलाई त त्यो त एकदमै घटिया क्वालिटीको पो रहेछ